हाम्रो बाबु बाबुआमाहरूको समयमा चाहिँ अब शिक्षा हासिल गर्नु चाहिँ एकदमै साह्रो कठिनाई नै हुन् हुन्थ्यो है हाम्रो बा बाबाहरूले कुरा गर्नुहुन्छ पहिला कत्तिवटा गाउँलाई मिलाएर एउटा स्कुल हुन्थ्यो टाढोटाढोमा स्कुलहरू हु हुने गर्थ्यो अरे बाबुआमाहरू जाँदाखेरि पनि एकदम खोला तरेर जानुपर्ने अनि हातमा यस्तो पुल्टिसहरू बोकेर जानुपर्ने कुराहरू गर्नुहुन्थ्यो घरमा आइपुग्दा एकदमै साँझ पर्ने रात पर्ने र उहाँहरूको बाबुआमाले पनि स्कुल नजा स्कुल गएर के गर्छस् घरमा गाईगोरु हेर्नुपर्छ बस्तु हेर्नुपर्छ खेतीपाती गर्नुपर्छ तिमीहरू स्कुल गयो भने हामीलाई कसले सघाउँछ भन्ने कुराहरूले पनि हाम्रो बाबुआमालाई पढ्नुमा एकदमै असुविस्ता हुन्थ्यो अरे भन्ने कुराहरू हामीसँग गर्नुहुन्छ है र त्यति बेलाको समय असुविस्ताको कारणहरूले गर्दाखेरि हाम्रो मातापिताहरूले सोचे जस्तो शिक्षाहरू पाउनु सक्नु भएन त्यस त्यति बेलाको समयमा उहाँहरूले राम्रोसित पढ्नु सक्नुभएन किनभने एकदमै शिक्षाको व्यवस्था एकदमै राम्रो प्रकारको थिएन उहाँले एकदमै असुविस्ताहरू बेसी झेल्नुपरेकोले गर्दाखेरि पढ्नु सक्नुभएन तर अहिले चाहिँ एकदमै शैक्षिक व्यवस्थाहरू चाहिँ एकदमै राम्रो भएको छ है घर एउटै गाउँमा दुईवटा जस्तो स्कुलहरू हुन्छ हाम्रो नानीहरूले छानी छानी सरकारी स्कुल पढ्छु भन्दा पनि हुन्छ प्राइभेट स्कुलहरू पढ्छु भन्दा पनि हुन्छ गाडीघोडाको एकदमै राम्रो व्यवस्था नानीहरूलाई घरैदेखि गाडीमा चढाएर स्कुलमा पुर्याउनु सकिन्छ टाढो स्कुल गर्छु भन्यो भने पनि असुविस्ता छैन गाउँघरमै पढाउँछु भन्यो भने एकदमै असुविस्ताहरू छैन अहिले चाहिँ एकदमै हाम्रो यो समयमा चाहिँ हाम्रो नानीहरूलाई पढ्नु चाहिँ एकदमै सुविस्ता र शैक्षिक व्यवस्थाहरू एकदमै सुधार भएको अनुभव छ